हामीले चाहिँ अब एग्रिकल्चरमा लोन पनि पाउन सक्छौँ अन्त हामीले ग्रामीणबाट पनि लोन पाउन सक्छौँ हामीले अन्त स्टडीको लागि लोन पनि पाउन सक्छौँ अन्त हामीले अनि म चाहिँ के भन्न चहान्छु भने अब जतिजना बुढोहरू हुनुहुन्छ अब उनीहरूले पनि अब पेन्सन चाहिँ पाँच हजार पाओस् भनेर चाहिँ भन्न चाहन्छ उनीहरूले पनि अब उनीहरू पनि त काम गर्ने छैन अब छोरा छोरीहरूले पनि त अब हेर्दैन उनीहरूलाई कतिको छोरा छोरीले हेर्दैन त्यसले गर्दा चाहिँ अब सबै बुढा बुढीहरलाई चाहिँ अब ग्रामीण ब्याङ्कमा चाहिँ अब पाँ के भन्छ पाँच हजारको चाहिँ पेन्सन पाओस् भन्ने चाहिँ म यही भन्न चहान्छु